हाम्रो गाउँ बस्तीमा उत्पादन गरेका जुन साग सब्जीहरू हुन्छ त्यो चाहिँ हामीले बजार पुऱ्याउनु त पुऱ्याउँछौँ तर ती पुऱ्याउनमा पनि धेरै कठिनाईहरू हामीले झेल्नु पर्ने हुन्छ जसमा कि फर्स्ट अफ अल त बाटोको धेरै समस्या भएको कारणले गाडी स गाडीसम्म पुऱ्याउनलाई पनि धेरै समस्याहरू पर्न जान्छ जसो तसो गाडीमा पुऱ्याए तापनि हामीले जब मार्केटमा लान्छौ त्यो बेलामा आफूले चाहेको जस्तो भाउ पाउन सक्दैनौँ एकदमै प्राइस त्यो सामाग्रीको साग सब्जीको प्राइस पनि एकदमै कममा बिक्री हुने गर्छ र ती कुराहरूमा चाहिँ एकदमै जनताले चाहिँ सामना गरिरहनु भएको छ त्यो कठिनाईहरू धेरै सामना गरिरहनु परिरहेको छ